नानी सुन्दैछौ तिम्रो अब चाँडै क्रिकेट म्याच छ कि अन्त तिमीलाई मैले त्यो क्रिकेटको विषयमा सिकाएको थिएँ नि ब्यटिङको लागि होइन अब तिम्रो पोजिसन पोजिसन त अब ओपनिङै हो तिम्रो होइन अनि त्यसको लागि ब्याटिङको लागि चाहिँ मैले भनेको थिएँ नि टिप्सहरू अब त्यो कसरी ब्याट उयो गर्नुपर्ने चलाउनुपर्ने होइन कुन समयमा रन स्ट्राइक अब कसरी रोटेट गर्नुपर्ने रन होइन त्यो विषयमा सिकाएको छु त्यो थाहा छ होला नि त ए अन्त क्रिकेटमा अनि के गर्नुपर्छ भने नि अब तिमी पहिला त अब त्यही अब अस्तिदेखि प्र्याक्टिस गराएकै छ होइन म्याचमा नआत्तिइकन पहिला गएर हो फर्स्टमै गएपछि अब फर्स्टमा अब अलिअलि एक दुई बल मजाले हेर्नु त्यसपछि बल बल कस्तो स्विङ हुँदैछ कि छैन होइन पिचमा कस्तो अब स्विङ छ कि छैन यता अब स्पिन कस्तो हुँदैछ त्यही हेरेर त्यहीअनुसार ब्याट ब्याटलाई चाहिँ सिधा राखेर चाहिँ होइन अब मजाले बलको लाइन लेन्थ मजाले हेरेर चाहिँ अब त्यहीअनुसारले खेल्नु हो अब तिमी खेल्नु त राम्रो खेलिहाल्छौ त्यो कन्फिडेन्ट चाहिँ राख्नु होइन अन्त अब त्यसपछि अब ब्याटिङमा त अब त्यसरी राम्रो खेल्नु अनि पार्टनरको रनको कल हुन्छ नि जस्तो अब रन लिनुपर्दाखेरि पार्टनरलाई मजाले हेरेर होइन रन गर्नुभन्दा अगाडि अब मजाले अब पहिला पार्टनरलाई बुझेर उता अब स्ट्राइक रेटमा जो ननस्ट्राइकरमा हुन्छ नि उतापट्टि अपोजिटमा उसको कललाई मजाले सुन्नु अनि मात्रै कुद्नु है अन्त त्यसपछि

अँ त्यसको त्यसको लागि चाहिँ अब तिमीहरूलाई अब भोलि म बिहान तिमीहरूको लागि दुईजनालाई सँगै राखेर होइन एउटा प्र्याक्टिस म्याच पनि गराउँछु अन्त त्यसमा तिमीहरू अब खेल्दाखेरि त्यसमा निकै अब कन्फिडेन्ट आइहाल्छ होइन दुईजनाको कल मजाले सुन्नु अन्त त्यसपछि नि ब्याटिङ पछाडि जब फिल्डिङ गर्नुपर्ने हुन्छ नि त्यो समयमा पनि अब तिमी त अब फिल्डिङ बलिङ पनि गर्छ अलराउन्डर भएकोले होइन बलिङ गर्दा विचार गर्नु हो अन्त त्यो थ्रोहरू गर्दाखेरि विचार गरेर हान्नु अब पछाडि अर्कोले थ्रो गर्दैछ भने पछाडि त्यसको के भन्छ त्यसको पछाडि गएर रोक्नुपऱ्यो नि त नभए त बाई रन हुन्छ होइन त्यस्तो पनि विचार गर्नु ल राम्रो राम्रो राम्रो खेल्नु है ल ल ल भोलि आउनु है प्र्याक्टिसमा ल छिट्टै छिट्टै आउनु अब छ बजीबाट प्र्याक्टिस सुरु गर्नु तिमीहरू पहिला वार्मअप गराउनु पऱ्यो होइन त्यस अन्त एउटा म्याच राख्नुपर्नेछ हुन्छ हुन्छ ल